अब हाम्रो दार्जिलिङ डिस्ट्रिक्टमा चाहिँ एल्डरहरूको बारेमा कुरा गर्नु पर्दा चाहिँ है हाम्रो दार्जिलिङमा चाहिँ मैले जानेको भित्र चाहिँ एउटानेर ओल्ड एज होम छ एउटा मुर्दा हट्टीमा एउटा ओल्ड एज होम छ त्यहाँ पनि एकदम कम्ती ओल्ड एज्ड पिपलहरू जस जसको चाहिँ अब अब सपोर्ट छैन जसको चाहिँ जसलाई चाहिँ रेख देख गर्ने छैन उनीहरू मात्र बस्छ हाम्रो दार्ज नेपाली कम्युनिटी चाहिँ यस्तो हो हुन्छ कि जसमा चाहिँ अब तपाईँले अब त्यो ओल्ड एजमा अब तपाईँको प्यारेन्ट्सहरूलाई हाल्ने त्यस्तो त्यस्तो नियमहरू केही छैन त्यस्तो केही पनि छैन अब हुन्छ नि अब जस्तै अब टाडा बसेर काम गरे पनि अब हुन्छ नि अब अब चाहे आफ्नो दाजु भाइसँग राखेर हुन्छ चाहे जोसँग राखेर हुन्छ हाम्रो अब ओल्ड एज पिपललाई चाहिँ सबैले नै रेख देख गर्छ समाजको मान्छेहरूले अब भैयाहरू बिमार सिमार भयो भने अब समाजको मान्छेहरू आएर पनि रेख देख गरिदिइ हाल्छ हो अनि यस्तो ओल्ड ओल्ड एज होमहरू चाहिँ एकदम एउटा मात्र थाहा छ मलाई जसमा चाहिँ अब ओल्ड पिपलहरू पनि एकदम कम्ती छ अनि अब प्रपर हेल्थ केयर फेसेलिटिज चाहिँ अब कति चाहिँ अब के हुन्छ भन्दा चाहिँ अब उनीहरूलाई अब अब प्रायः त अब सबै मान्छे एजुकेटेड हुँदैन नि त अब बुढापाका सबै पढेको त छैन हाम्रो पुर्खाहरू तर अब त्यो पढेको ल्याक अब् नलेजको कारणले गर्दा चाहिँ उनीहरूलाई चाहिँ अब अब हुन्छ नि उनीहरू चाहिँ अब डर चाहिँ अब हेल्थ केयरमा चाहिँ डरमा चाहिँ उनीहरूलाई चाहिँ प्रेसरको मात्र अब हुन्छ नि अब हेल्थ चाहिँ प्रेसर मात्र हो जस्तो अब म मैले जतिसम्म अब आइ अहिलेसम्म बाजे बोजूलाई भेटेँ उनीहरू चाहिँ प्रेसरले मात्र डराउँछ डराउँछ हो अनि राम्रो अब ल्याक अब् नलेज भएको कारणले गर्दा चाहिँ अब हेल्थ केयरहरू चाहिँ उनीहरूले चाहिँ त्यस्तो बेसी गर्दैन अब उनीहरू त स्ट्रङ हुन्छ अब उहिलेको पु पुर्खाहरूले त अब बुढापाकाहरूले त अब अरू केहीमा मिक्स नगरेको सर सामानहरू खाएको अबको अब के भन्नु पर्दा चाहिँ अब म मकैको आँटाहरू खाएर मकैको चामलहरू खाएर चाहिँ उनीहरू चाहिँ अब नेचरल्ली उनीहरू चाहिँ स्ट्रङ हुन्छ त्यस्तो बिमार सिमारहरू चाहिँ लागेको हुँदैन अनि कति चाहिँ अब ल्याक अब् नलेज कारणले गर्दा चाहिँ अब ओल्ड पेन्सनर्सहरू पनि कति चाहिँ अब जो अब छट्टुहरू हुन्छ अब गाउँ समाजको अब छट्टु जसलाई चाहिँ अब उनाीहरूले रिलाइ गरे अब आफ्नो डकुमेन्ट्सहरू दिएर अब सोद्धा फेरि चाहिँ अब तिमीहरूको ओल्ड एज भएको छैन गभर्मेन्टले दिएको छैनहरू भनेर चाहिँ अब कति चाहिँ उनीहरूको जुन चाहिँ फेसिललिटिज पाउनु पर्ने उनीहरूले उनीहरू अब वेल एजुकेटेड नभएर ल्याक अब् नलेज भएको कारणले गर्दा चाहिँ त्यो उनीहरूको फेसेलिटिज आएको त्यो चाहिँ अब गाउँमा चाहिँ जो बाठो अब लुटेर खान्छ उनीहरूले चाहिँ अब खाइदिएको चाहिँ धेरै पटक देखिसकेको छु मैले हो अनि अब हुन्छ नि अब उनीहरूको अब त्यही हो अब तर अब त्यस्तो उनीहरूले चाहिँ अब घर छोडेर चाहिँ अब एक्लै भए पनि अब घरमा बस्छ उनीहरू चाहिँ अब ओल्ड एज चाहिँ कोही पनि जानु मान्दैन कसैले पनि अब समाजकोहरूले पनि अब ओल्ड एज चाहिँ हालेको जस्तो लागेन मलाई चाहिँ